हेलो हजुर भन्नुहोस् न सुन्दैछु राम्रोसँगले हजुर हो त बहिनी कहाँबाट बोल्नुभएको हजुर

कहिले आउने तिमीहरू भनेपछि तिमीहरूको कालिम्पोङमा होटल पनि त गर्नुपऱ्यो होला होइन भनेपछि तिमीहरूको गार्जियनहरू चाहिँ कोही पनि आउँदैन तिमीहरू साथीसाथी मात्रै आउने अँ ठिकै छ त्यसो भएदेखि तिमीहरू स्टुडेन्सहरू आउने रहेछौ होइन मलाई कल गऱ्यौ अब म तिमीहरूको होटल हेरिदिन्छु त्यसो भए होइन अलिकति रिजनेबल अलिकति सस्तो अनि अँ कति दिन बस्ने कालिम्पोङ तिमीहरू कति दिन बस्ने चाहिँ प्लानिङ छ तिमीहरू तिन दिन बस्दाखेरि चाहिँ यस्तो हुन्छ कि तिनभित्र चाहिँ तिमीहरूले अब टाढो टाढोको पोइन्टहरू चाहिँ जानु सक्दैनौ जस्तै अब नोकडाँडा झिल भयो होइन पन्बुहरू भयो त्यहाँदेखि यता लोले गाउँ पाला त्यतातिर चाहिँ तिमीहरू जानु तिमीहरू सबै चाहिँ अब कभर गर्नु सक्दैन एउटा दुईवटा कभर गर्नुसक्छौ अब कालिम्पोङ वरिपरि पनि थुप्रै पोइन्टहरू छ जस्तै अब दुर्पिन गुम्बा भयो होइन माथि डेलो भयो डेलोमा प्याराग्लाइडिङहरू पनि हुन्छ यता हनुमान मन्दिरहरू भयो साइन्स सेन्टरहरू भयो हो त्यसले गर्दाखेरि चाहिँ तिमीहरूलाई तिन दिन चाहिँ कम्ती हुन्छ कि मेक्स मिनिमम तिमीहरू पाँच दिनको लागि आउनु नि अन्त पाँच दिन बस्यो भने चाहिँ अलिकति टाढोको हरू पनि घुमेर सक्छ हो अन्त तिमीहरूलाई चाहिँ यस्तो हो म होटलहरू पनि मिलाइदिनु सक्छु रिजनेबल रेटमा त्यहाँदेखिको गाडीहरू तिमीहरूलाई अलिकति टाढो अब गाडी त चाहिन्छै चाहिन्छ होइन गाडीहरू पनि अब जस्तै डेलो दुर्पिनहरू जानुलाई चाहिँ तिमीहरूलाई गाडी बेसी पर्दैन सस्तै पर्छ हो अन्त तर तिमीहरू अब बाहिरको पोइन्ट जान्छ गाडीहरूको त एक्स्ट्रा लाग्छ तिम्रो होटलको अलगै हो खाने खाएको बसेको होइन फुडिङ लजिङ अन्त गाडीको चार्ज एक्स्ट्रा लाग्छ अन्त मेरो पनि एक्स्ट्रा पर्छ चार्ज म चाहिँ अब अरूलाई चाहिँ पर डे चाहिँ टु थाउजन लिन्छु हो एउटा एउटा पोइन्ट गएको अब तिमीलाई तिमीहरूलाई कालिम्पोङको वरिपरिको पोइन्टहरू चाहिँ एकै दिनमा तिमीहरू घुमिसक्छ अन्त नेक्स्ट डेदेखि तिमीहरू बाहिर जानु थाल्यो भने अब पाँच दिनको भयो भने मेरो कति हुन्छ टेन थाउजन हुन्छ होइन ठिकै छ तिमीहरू स्टुडेन्ट रहेछ मलाई आठ हजार दिनु नि त होइन अन्त गाडीहरूको अन्त योभन्दा कम्ती त कसरी गर्नु हौ बहिनी हुँदैन नि कि आठ हजार चाहिँ अब तिमीहरूलाई अझै स्टुडेन्ट भनेर घटाएको अरूलाई हो भने त म एक रुपियाँ पनि घटाउँदिनँ कि अब मेरो पनि त पाँच दिन टाइम जान्छ होइन हजुर हजुर अन्त गाडीको फेरि अलगै हुन्छ है गाडी भाडाको अब टाढो जाने पोइन्टहरूको यस्तो हो बहिनी गाडी भाडा पनि अब तिमीहरूले गाडी पनि मैसँग मिलाइदिनु भन्छौ भनेदिखि चाहिँ म गाडी पनि अलिकति सस्तोमा मिलाइदिनु सक्छु हो त्यस्तो गर्दा चाहिँ तिमीहरूलाई अब अरूतिर गएकोभन्दा त धेरै नै सस्तो पर्छ कि त प्याकेज बनाइदिउँ कि म तिमीहरूको लागि डल्लै जोडेर एउटा प्याकेज बनाइदिउँ पाँच दिनको अँ त्यसो भएदेखि म तिमीलाई त्यो प्याकेज बनाएर चाहिँ म भोलितिर कल गर्छु नि ल ल अँ ल तिमीहरू दसजना अँ ल ल ल पाँच दिनको प्याकेज बनाइदिन्छु म घुम्ने पोइन्टहरू म तिमीलाई वाट्सएपमा डिटेल्स पठाइदिन्छु नि ल घुम्ने पोइन्टहरू अन्त त्यहाँदेखि होटलको नामहरू नम्बरहरू डल्लै अन्त एउटा प्याकेज बनाइदिन्छ रिजनेबल बनाइदिन्छु नि ल ल ल ल थ्याङ्क्यु हुन्छ